विशेष अब समाजलाई उन्नतितर्फ लानुको लागि हो भने विशेष मैले देखेको चाहिँ अहिलेको युवा भाइबहिनीहरू कुलतमा परेर ड्रग्स खाने विभिन्न थरिको दबाईहरू ट्याब्लेटहरू खाने यो एउटा विषयामा मलाई एक्दमै लेख्नु इच्छा छ र अहिले म कतिवटा कुराले गर्दाखेरि अब लेख्नु भ्याएको छुइनँ अब लेख्ने कुराहरू थुप्रै छ जस्तै पोलिटिकल कुराहरू भयो राजनेताहरूले अहिले हाम्रो समाजलाई कहाँ पुऱ्याइरहेको छ घोटालाबाज भइरहेको छ यस्तो थुप्रै कुराहरू छ लेख्नु पर्ने र विशेष अब हाम्रो समाजलाई उन्नतिमा लानु हो भने हामीले समाजलाई उन्नति कसरी लानुपर्छ भन्ने कतिवटा थुप्रै विषयहरू छ जस्तै हामीले हाम्रो नानीहरूलाई सानैदेखि राम्रो संस्कार सिकाउनु पर्ने कुराहरू यी कुराहरू मलाई लेख्नु इच्छा छ मलाई यो कुराहरू मुखले भनेको भन्दाखेरि लेखेर कलमको शक्तिले उजागर गर्नु इच्छा लागेको छ